मैले अहिलेसम्म ठुलो निर्णय त लिएको छैन तर अब कतै जानु परिहाल्यो भने घरमा आमालाई सोध्यो बाबालाई सोधेरै जाने गरेको छु नसोधी त कतै जाने गरेको छुइनँ सौरेनी जानुपऱ्यो भने पनि सोधेरै जाने गरेको छु केही भइहाल्यो भने पनि सोधिहाल्छु अन्त फेरि खेल्नु जानुपऱ्यो भने फुटबलहरू खेल्नु जानुपऱ्यो भने कतै केही काम परिहाल्यो भने पनि सोधेरै जाने गरेको छु तर त्यस्तो ठुलो निर्णय त लिएको छुइनँ अन्त फेरि म आमा बाबालाई नसोधी त कतै जादिनँ सोधेरै जाने गरेको छु अहिलेसम्म तर अब अरू साथीहरूको कुरा पनि सुन्छु अब तर आमाहरू आमा बाबाहरूको चाहिँ धेरै कुरा सुन्छु उनीहरूलाई सोध्छु कुराहरू जानु कि नजानु भनेर अन्त उनीहरूले जानु भन्छ जान्छु जहाँ नजानु भन्छ जादिनँ उनीहरूको कुरा सुन्छु उनीहरूको डिसिसन